हेलो यो रेस्टुरेन्ट हो नि र भाइ तपाईँलाई एउटा उयो हो मेरो मलाई खानाको लागि म ट्रेनमा जाँदै गर्दा तपाईँलाई मैले खाना अर्डर गरेँ भने तपाईँले त्यो ब्यवस्था गर्न सक्नुहुन्छ कि अब जस्तो यात्रामा हुँदाखेरि पनि तपाईँलाई मैले भन्दाखेरि चाहिँ तपाईँले त्यो दिनुसक्नुहुन्छ कि दिनु सक्नुहुन्न